आफ्नो घरमा तुलसी र अन्य जरीबुट्टी औषधी बिरुवाहरू उप्जाउनु उप्जाउने कुरा गर्नुपर्दाखेरि हामीले प्राकृतिक औषधी जरीबुट्टी आयुर्वेदीलाई मान्ने गर्छौँ प्रायः त त्यसै त तुलसी पनि हामीले लाएका छौँ यसै गरेर पाखनवेद बुढो ओखतीहरू जस्ता प्राकृतिक औषधीको हामी दैनन्दिन प्रयोग गर्नेछौँ गर्छौँ र यसले फाइदा दिने भन्ने कुरा नै तुलसीले जस्तै कि खोकीहरूमा यसले बढी मात्रामा सहयोग पुऱ्याउँछ टन्सिल हुँदाखेरि खाँदा एकदमै

छिट्टै लाभ भएको अनुभव गरेको छु र बुढो ओखती पाखनवेदहरूले घुँडा दुख्नु ढाड दुख्नु हड्डीका रोगहरूलाई धेरै मद्दत पुऱ्याएको जस्तो लाग्छ अन्य एन्टिबायोटिकहरू भन्दा चाहिँ प्राकृतिक औषधी जरीबुट्टी झारपात नै उपयुक्त लाग्छ